हेलो हजुर हजुर हजुर हजुर हजुर बहिनी मेरो घर हो ए छ बहिनी छन् नि त किराया दिनु त छ तपाईँहरू कतिजना बस्नु हुन्छ ए त्यसो भए चारजनाको रहेछ हगि अच्छा छन् त छ अब मेरोमा दुइवटा रुम छ ठुल्ठुलो रुम छ एउटा भित्र रुममा चाहिँ किचन त्यही नै छ एटेज छ ठुल्ठुलै रुम छ अन्त बाहिर चाहिँ ल्याट्रिन बाथ रुम छ हो अन्त तर अब हसबेन्डले चाहिँ के गर्नु हुन्छ ए अच्छा अच्छा अफिसमा काम गर्नु हुन्छ ए अच्छा ए अच्छा अन्त तपाईँहरूको खास घर चाहिँ कहाँ हो ए खर्साङ हो अच्छा अच्छा अन्त घर त दिन्छु नानी अब रेन्ट चार हजार छ हो सस्तो नै छ मेरो अरूको हेरेर च चार हजार छ सस्तो नै छ तर पानीको चाहिँ अब त्यही हो कालेम्पोङमा दुःखै छ नानी पानीको हो कति होसियार गरेर चलाउनु पर्छ न पानी चाहिँ र टाइम टाइममा अब तपाईँहरूले पाँच सय लिटरको सिन सिन्टेक्स राख्नु पर्छ टाइम टाइममा किन्नु पर्छ है पानी चाहिँ हुन्छ

हजुर तपाईँहरूको मात्रै हो हजुर तपाईँहरूको मात्रै हो त्यो अरूले चलाउँदैन बाहिर चाहिँ बाहिरै छ कि तर अरूले चलाउँदैन त्यो तपाईँहरूको नै हो हो हजुर ए एकदम हाम्रो त घमाइलो घमाइलो एकदम घमाइलो छ बहिनी त्यो हाम्रो माथि लु लुगाहरू सुकाउनु ओर्ने तपाईँ केही दुःख नमान्नु होस् एकदम राम्रो नानीहरूलाई पढ्नु पनि पिस फुल छ हो तर त्यही हो हस्बेन्ड वाइफको झैँ झगडा हुनु परेन पाउँदैन हस्बेन्ड मातेर आउनु पाउँदैन त्यति नै हो हाम्रोमा चाहिँ नानी त्यति चाहिँ हो त्यति चाहिँ याद गर्नु होस् हो अन्त त्यसले गर्दाखेरि आउनु होस् आउँदाखेरि आधार कार्ड चाहिँ जरुरी छ है हस्बेन्डको त आधार कार्ड चाहिँ लिएर आउनु होस् है तपाईँहरू कहिले आउनु हुन्छ मलाई अब यो फेरि आउँदाखेरि अहिले त ल्याउनु भएको छैन होला र आउँदाखेरि चाहिँ तपाईँले आधार कार्ड चाहिँ ल्याउनु पऱ्यो किन अहिले समय नै त्यस्तै छ के गर्नु र हो धेरै धेरै धोकाहरू परिसकेको छु घर रेन्टमा दिएर त्यसले गर्दाखेरि चाहिँ तपाईँ आउँदाखेरि आउनु होस् अन्त यो आधार कार्ड पनि लिएर आउनु होस् न बहिनी ल अन्त एडभान्स पनि लिएर आउनु होस् है ल नानी हुन्छ हवस् हव हवस् हुन्छ नानी हुन्छ हुन्छ हुन्छ जानु होस् है अब